कालिम्पोङ जिल्लामा मुख्य यातायातहरू सडक नै छन् रेलवे रेल एयरपोर्टहरू छैन किनभने ती ठाउँमा ती चिजहरू जाने बाटोहरू पुगेको छैन कमानका मानिसका लागि हिँढडुल गर्नाका लागि चाहिँ एकदम ट्रान्सपोर्टेड बसहरू नै राम्रो हुन्छ किनभने ट्रान्सपोर्टेड बसमा भाडा बेसी लाग्दैन कम्ती लाग्छ त्यसमा पैसाहरू जोगिन्छ अन्त लोकल क्याबहरू बोलायौँ भने त्यसमा खर्च बेसी हुन्छ त्यसैले गर्दा चिया कमानका मानिसहरूका लागि एकदम ट्रान्स्पोर्टेड बस राम्रो छ